मलाई घुम्न जानुको लागि त धेरै जग्गाहरू मनपर्छ तर मलाई सबैभन्दा रुचाउने जग्गाहरू चाहिँ धार्मिक स्थान अन्त पाहाडहरूको पाहाडहरू साइडतिर हो किनभन्दा चाहिँ पाहाडहरू साइडमा मलाई हाइकिङ ट्र्याकिङहरू गर्न आफ्नो साथीहरूसित दाजुभाइ साथीहरूसित घुम्न जान होइन त्यहाँको त्यहाँको एड्भेन्चर सबैसित मिलेर हास् हासीकन सबै परिस्थितिहरूलाई फेस गर्न होइन सबै अन्त धार्मिक स्थानहरूमा आफ्नो परिवारहरूसित चाहिँ घुम्न जानु धेरै मन धेरै रहर लाग्छ किनभन्दा चाहिँ धार्मिक स्थानमा मेरो बाबा पुरा धार्मिक हुनुहुन्छ अन्त यस्तो पवित्र स्थानहरूमा चाहिँ मेरो बाबा जान पनि रुचाउनु हुन्छ अन्त मलाई मलाई पनि कतै मनको कुनै कुनामा हुन्छ नि अँ अब यो लाइफ सक्नु भन्दा अगाडि चाहिँ यो मन्दिर चाहिँ जानै छ मलाई यो गुम्बा चाहिँ जानै छ क्याउ त्यस्तो इच्छाहरू त धेरै छ होइन अन्त मलाई घुम्न जानु चाहिँ अब यस्तो पाहाडहरू भन्दा पनि कुन चाहिँ पाहाड चाहिँ चढ्न मन छ मलाई अहिले फिलहालको लागि चाहिँ कुन चाहिँ पाहाड पो थियो नाम पनि बिर्सेँ हौ हजुर मलाई अन्त समुद्रको अब यस्तो बिचहरूको साइडतिर पनि घुम्नु जानु धेरै रहर लाग्छ आफ्नो साथीहरूसित क्याउ आफ्नो ब्याचलर्स पार्टी भनेर कुनै दिन अन्त तर मलाई अब आफ्नै स्कुल चाहिँ मेरो साथीहरूसित एकपल्ट चाहिँ पाहाडको यात्रामा चाहिँ जानुपर्ने छ किनकि मलाई त्यहाँ गएर चाहिँ आफ्नो साथीहरूसित चाहिँ एउटा एउटा मतलब रमाइलो पलहरूको याद बनाउनु छ आफ्नो साथीहरूसित साथीभाइहरूसित मिलेर अन्त अस्ति नि भर्खरै हामी पाहाडै भनौँ तर सिक्किमको सानो भालेढुङ्गा भन्ने जग्गामा गएको थियौँ क्या अब साथीहरू मात्रै मिलेर गयो होइन केही पनि थिएन मतलब आम्मामा प्लानहरू पनि केही गरेको थिएन हामीले जानु चाहिँ गयो दु ख चाहिँ कस्तो दामी दु ख पाएछ माथि राती केटाहरूले हाम्रो साथीहरूले खानाहरू बनाउनु थाल्यो होइन अँध्यारोमा देख्नु छैन पानी हेऱ्यो ढुङ्गासरि माटोसरिको होइन अब म्यागी पकाउनु बसेको हामी त्यति बेला केटाहरू म्यागी बनाउनु थाल्यो हो एकजाना भाइले त अब पेपर कप ल्याइकन त है पानीमा हाल्छ गोबर टुप्लुक्कै छोडदिएको होइन हामी त त्यो अब म्यागी पनि गोबर साथसाथै खाएको क्या तर पनि साथीभाइहरूसित त्यो अनुभव गर्नु चाहिँ कस्तो अब त्यो अब कहिले बिर्सिनु नसक्ने पलहरू हुन्छ नि अन्त मोआफ्नो साथीभाइहरूसित बेसी घुम्न रुचाउँने गर्दछु अन्त मलाई चाहिँ यस्तो पाहाड इलाकातिरै जान धेरै मनपर्छ किनकि पाहाड इलाकातिर हामी गयो भने चाहिँचाहिँ त्यहाँनिर त्यहाँको हाम्रो वातावरणहरूसित पनि अब कसरी चाहिँ जुझ्नुपर्ने हो कसरी सर्भाइभ कसरी बाँच्न पर्ने वा सबै सिक्न सक्छ क्या हामी अन्त